हाम्रो चाहिँ कालिम्पोङमा ठाकुरबाडीमा छ मन्दिर अनि यता साई मन्दिर पनि छ मङ्गल धाम पनि छ मङ्गल धाममा चाहिँ प्रणामीहरू माछा मासु नखाने अनि लसुन प्याज नखानेको भजन हुन्छ जन्म अष्टमीको दिन चाहिँ ठुलो मान्छ मङ्गल धाममा चाहिँ अनि यहाँ वर साई पनि साई मन्दिर पनि छ साई मन्दिरमा सन्डे सन्डे चाहिँ पुरै भजनहरू हुन्छ बाल विकास नानीहरू बाल विकासमा जान्छन् सन्डे सन्डे मजाले बाल विकास पढ्छ्न् भजन गाउँछन् शिवालय मन्दिर पनि त्यहीँ आसपासमै छ शिवालय मन्दिरमा साउनको सोमबार सबैजना त्यहाँ के अरे स्त्री जातिहरू या पुरूषहरू सबैजना पानी लिएर जान्छन् जल चढाउने कति कति भजन कीर्तन गाउँछन् अनि ठाकुरबाडीमा पनि मजाले नै पूजा पाठ हुन्छ गान भजन महिलाहरू भेला भएर मजाले गाउँछन् तिजमा पानीहरू चढाएर मजाले भजन कीर्तन गरिराखेको हुन्छन् यस्तै छ कालिम्पोङमा चाहिँ सबै मन्दिरै मन्दिर छ दस माइलमा हनुमान मन्दिर छ वहाँ पनि सबै महिलाहरू गएर नानीहरू गएर सबैजना हनुमान चालिसा पढ्छ्न् प्रसाद बनायो खायो बस्यो गान भजन यसरी नै हामी गाउँछौँ